ग्रामीण जन जनताको लागि कानुनी सेवामा कठिनाईहरू धेरै छन् हामी वकिलका लागि धेरै टाढा जानपर्छ अनि प्रहरी चौकीहरू त झन् अझै टाढा पर्छ हामीहरूलाई अदालत प्रहरी चौकी जानलागि धेरै समय लाग्छ